म पनि ध्यान त गर्छु ध्यान गर्दाखेरि चाहिँ जस्तो कि दिमाग ठन्डा राख्छ कतिपय कुराहरू सहने शक्ति हुन्छ त्यो सब कुराहरू चाहिँ ध्यानमा हुन्छ हुने गर्छ र योग चाहिँ आज योगको चाहिँ जस्तो कि हड्डीहरू मजबुत बनाउँछ पेट ग्यासको प्रब्लम टाउको दुख्नेहरू कुरा यी धेरै कुराहरू चाहिँ राम्रो हुन्छ योगमा चाहिँ